त्यो मलाई अस्तिको आज चौमिन पठाइदिनु मोमो पठाइदिनु अस्ति पठाएको अलिक नुन चर्को तेल अलिक बेसि रहेछ हो र यहाँ आएपछि पैसा पठाइदिन्छु ल